पहिलाभन्दा चाहिँ धेरै चेन्जेस भएको छ अब किनभने सबैकोमा अहिले त एन्ड्रोयड फोन छ सबले इन इन्स्टाग्राम फेसबुक सबै वाट्सएपहरू चलाउँछ होइन इत्रु इत्रु नानीहरूदेखि लिएर फोन आजकल त हात हातमै मजा छ अहिले त पहिलाको भन्दा त अब पहिला त धनी धनी मान्छेहरूको मात्रै फोन हुन्थ्यो अरे अहिले त दाम राम्रो भएको छ अन्त टाढो टाढोहरू पनि फोनहरू क्या भिडियो कलहरू हुन्छ अहिले त राम्रो भएको छ अहिले त धेरै अब चेन्जेस धेरैभन्दा पनि धेरै पहिलाको बोजुहरू फोन चलाउनु जान्दैन थियो अरे अहिले त सबले सिकिसक्यो